ए हजुर हजुर भन्नुहोस् न ए जिम जोइन गर्नु आँट्नु भएको ए हजुर अन्त हजुरलाई के काम तपाईँ चाहिँ को बोल्नु भएको तर ए कहाँ बस्नुहुन्छ ए रङ्बुल गोर्खाबस्ती ए हजुर तपाईँलाई मेरो जिमको एड्रेस त थाह छ नि है हजुर हजुर घुममै हो ए त्यहाँ आउँनुहोस् न एउटा स्टाफ मेम्बर भेट्नुहुन्छ हो अन्त त्यहाँ इन्ट्री फर्म भर्नुपर्छ इन्ट्री फर्म चाहिँ तपाईँको पाँच सौ रुपियाँ हो हेलो हजर त्यहाँदेखि महिनामा चाहिँ महिनामा पहिले छ सौ छ सौ रुपियाँ चाहिँ दिनुपर्यो हजुर अन्त डाइटहरू तपाईँलाई थाह छ जिमको विषयमा ए डाइटहरू पनि भनिदिइराख्छु अब तपाईँले बिहान बिहानै उठेर हो छवटा जस्तो अन्डा चाहिँ खानुपर्छ त्यो अन्डाको रानी चाहिँ होइन कि त्यो अन्डाको बाहिरको खोल खानुपर्यो अब केरा दुईवटा तिनवटा खाइ बस्नुपर्यो पानी चार लिटरहरू पिइ बस्नुपर्यो हो दुधहरू खाइ बस्नुपर्यो तपाईँले दुधहरू होइन अझै छ मासु भातहरू मजाले खानुहोस् हो त्यो कचरपचर त्यो पुच्काहरू त्यस्तो खानु भएन तपाईँले उमालेको सब्जीहरू उमालेको सब्जीहरू खानुपर्यो हो अन्त त्यहाँ प्रोटिन एक्स भन्ने पनि पाउँछ हो प्रोटिन एक्स खाए पछि चै तर पुरा वर्कआउट गर्नु पर्छ फेरि नभए त्यसको साइड इफेक्ट निस्किन्छ कि प्रोटिन एक्सहरू खानुहोस् सके भनेअहिले चाहिँ प्रोटिन एक्स नकिनिहाल्नुहोस् पहिला मैले त्यो अन्डा दुध केराहरू जे जे छ त्यो खानुहोस् हो अन्त त्यो भनेको अन्डा दुध केराहरू खानुहोस् अन्त एक दुई दिन एक महिनाहरू बाद तपाईँले उस पाए पछि चाहिँ त्यहाँदेखि प्रोटिन एक्स किनेर खानुहोस् न हजुर आज भोलि तपाईँले मलाई भेट्नु सक्नुहुन्छ हजुर तपाईँले भोलि मलाई भेट्नु सक्नुहुन्छ नि

हजुर यही यही नम्बरमा कल गर्नहोस् न तपाईँले मलाई हुन्छ हुन्छ राखेँ है हुन्छ हुन्छ